मलाई मन पर्ने केही गीतहरू हो नारायण गोपालले गाउनुभएको केही मिठो र गुलाम अलीले गाउनुभएको गजल गाजलु ती ठुला ठुला आँखा र पुष्पन प्रधानको एउटा सप्ना छ गाना र अर्को बाबुको जुङ्गा यी गानाहरू मेरो एकदमै मन पर्ने गाना हुन् र यसलाई म प्रायः युट्युबमा र स्पोटिफाईभमा म सुन्ने गर्छु